मेरो नाम विवेक हो म कलेजको छात्र हो एउटा मेरो साथीहरूकोमा धेरै प्रकारका बाइकहरू छन् त्यसमा मेरो पनि बाइक छ जहाँ हामी अस्ति टिस्टा टिस्टाको छेउछाउ बाढ आउँदाखेरि गएको थियो र त्यहाँनिर हामीलाई धेरै काम गऱ्यो त्यसपश्चात फेरि हामी अस्ति कहिले कहीँ ट्रेकिङ गयो भोले ढुङ्गातर्फ त्यहाँनिर धेरै मजा आएको थियो बाइक लगेर हामी राबोङ राबोङपट्टि गयौँ राबोङको त्यहाँ माथि बुद्ध पार्कको माथिल्लोपट्टि हामीले बाइक राख्यौँ र बाइक राखेपछि त्यसबाट माथिल्लोपट्टि भाले ढुङ्गाको एन्ट्री पोइन्ट छ त्यहाँनिर हामी गयौँ र आफ्नो आफ्नो एन्ट्री गरेर उकालोतर्फ चढ्यो त्यो उकालो हाम्रो तिन घन्टा जस्तोको थियो त्यो बाटो र त्यस बाटोमा हामीले धेरै रमाइलो गऱ्यो बिचमा रोक्यौैँ खानाहरू खायो पानी पिइयौँ मजा गऱ्यो फोटोहरू खिच्यौँ त्यसपश्चात माथि पुगिन्जेल हिउँ परिरहेको थियो हिउँ परेपछि हामीलाई धेरै गाह्रो भयो दाउरा खोज्न सकेनौँ आगो बलेन मजाले अनि हामीले त्यसपश्चात टेन्टहरू लगाएर त्यसमै आराम गऱ्यौँ बिहान उठेर त्यहाँबाट घाम झुल्केको हेऱ्यौँ त्यसपश्चाच हामीले फोटोहरू पनि निकै खिच्यौँ त्यहाँदेखि हामी टेन्टहरू सबै उठाएर खानासाना खाएर ओह्रालोतर्फ हिँड्यौँ ओह्रालो हिँड्दा पनि हिँड्दा हिँड्दै धेरै मजा आयो गीत गायौँ हास्यौँ लड्यौँ खाना खाजाहरू मजाले खायौँ खाजाहरू पनि ज्यादा जस्तो पेकेटकै कुराहरू थियो साथीहरू पनि रमाइलो गर्ने थियो

ओह्रालो झर्दा हामीले धेरै मान्छेहरू पनि भेट्यौँ जस जसले सोद्धै थियो कति लाग्छ अब यहाँदेखि त्यहाँ त्यसपश्चात हामी तल तलतिर पुग्यौँ धेरै थाकिसकेको थियौँ हामी अनि हामी फेरि घरतर्फ फर्क्यौँ घर फर्केर आफ्नो आफ्नो घर त गएनौँ तर एकजनाकोमा सामान राखेर बजारतर्फ निस्क्यौँ होटेल होटेलतिर पार्टी गर्नलाई त्यहाँनिर पार्टी गर् गरिसकेपछि सबैजना आफ्नो आफ्नो घरतिर लाग्यौँ र त्यस पार्टीमा हामीले खाना पनि खाएरै गएको थियो घर गएर सबैजना आरम गर्न लाग्यौँ